राहुल रेस्टुरेन्ट है राहुल भाइ कस्तो हुनु हुन्छ तपाईँ राहुल भाइ तपाईँको रेस्टुरेन्टबाट भेज बिरियानी अर्डर लिनु छ कि मेरो ट्रेनिङ छ है एसएचजी ग्रुपको र तिसजना सदस्यहरूको लागि अर्डर लिनु छ है हजुर भाइ मैले खाना अर्डर प्राप्त गरेँ कि तर खाना अलिक चिसो भयो र अलिक पिरो पनि भयो है भाइ ठिकै छ भाइ अब फेरि पनि अडर लिँदा यसरी यस्तो खानाहरू नदिनु है भाइ ल म फेरिको ट्रेनिङमा पनि भाइको ट्रे रेस्टुरेन्टबाट नै ट्रेनिङको लागि खाना लिनु चाहन्छु है अर्डर लिन चाहन्छु र भाइले अलिकति ध्यान पुऱ्याइदिनु है खानाहरू रेस्टुरेन्टबाट अर्डर दिँदा लिँदाखेरि है कसैले लिँदा अनि भाइले अर्डरको पुरा गर्दाखेरि अलिकति याद राखिदिनु याद गरेर खानाहरू पठाइदिनु है र भाइ तपाईँले अर्डर पठाएकोमा भाइलाई धेरै धेरै धन्यवाद है र फेरि पनि म अर्डरहरू गर्छु है र भाइ हुन्छ आजलाई राखेँ है फोन ल